हलो को बोल्नुभएको हजुर जोर्डोनाको छ त तपाईँलाई कति साइज लाग्छ सात नम्बरको कल कलरहरू तपाईँको डक्टर मार्टिन्सको भयो जोर्डान भयो नाइकीको एडिडासको तपाईँको क्याजुअल पनि पाउँछ स्पोर्ट्स भने पनि पाउँछ स्निकरहरू स्यान्डल चप्पलहरू कोट पेन्टको लागि तपाईँको तपाईँको कस कस्तो प्राइस रेन्ज कतिमा हेर्नुहुन्छ तपाईँ हजुर तिन हजार चार हजारमा तपाईँले राम्रो राम्रो क्वालिटीको जुत्ताहरू पाउँछ

तब तपाईँलाई फर्मलमा चाहिएको कि क्याजुअलमा चाहिएको हो घरमा अनि त तपाईँले जोर्डन भन्नुभयो जोर्डनमा त तपाईँको स्पोर्ट्स सु नै भइहाल्यो नि हुन्छ हुन्छ हुन्छ द यो तपाईँको फर्मलमा तपाईँको डक्टर मार्टिनको थियो नि त कि बाटाको हजुर हजुर हजुर हजुर राम्रो राम्रो क्वालिटीको जुत्ताहरू पाउँछ प्युर प्युर लेदर भएको त्यो हजुर हजुर तपाईँ तपाईँ कहाँबाट बोल्नुभएको तपाईँ कहाँबाट बोल्नुभएको अहिले हुन्छ हुन्छ हाम्रो स्टोर नजिकै छ त तपाईँ एकखेप आउनुहोस् हो तपाईँको साइज फिटिङ हेर्नुहोस् अनि लिएर जानुहोस् साइज पाउँछ त्यति त आठ नौ नम्बरसम्मको पाउँछ तपाईँले हजुर हुन्छ हुन्छ हजुर हुन्छ लिएर आउनुहोस्